मानिस जहिले पनि आफ्नो मूलसँग जोडिन चहान्छ त्यो कुरा सही हो किनभने म अहिले दार्जिलिङमा रेन्टमा बस्दैसु नानाहरूसँग अनि दार्जिलिङ चाहिँ मेरो गाउँ पोख्रेबुङभन्दा चाहिँ तिस किलोमिटर जति जति टाढो पर्दछ अनि तर र मलाई मेरो बाल्यकालको धेरै यादहरू आउँदछ किनभने एकपल्ट विन्टरको छुट्टी हुँदाखेरि हामी छेउको चउरमा गएर छेउ छेउको चउरमा गएर आगो ताप्नेहरू गर्थ्यौँ र एकपल्ट खेल्नु जाँदाखेरि चाहिँ डोरी तान्ने खेल खेल्दाखेरि मलाई चाहिँ अगाडि राखेर साथी भाइहरूले चाहिँ मलाई भुडीबाट चाहिँ तानेको थियो र त्यसो गर्दाखेरि मैले ह्वात्तै छोडी पठाउँदाखेरि भुइमा झरेको हुनाले हातमा लाग्दा मेरो हात भाँचिएको थियो अनि जब त्यो हात भाँचिएको थियो त्यति बेला म हुरुक्कै भएको थिएँ अनि घर गएर भन्दाखेरि आमा र बाबाले धेरै कराएको थियो र म हस्पिटल त गइनँ तर घरमा नै इलाज भोइगयो बाबाले दबाइपानीहरू पनि गरिदिहाल्नु भयो अनि मैले यसो हातलाई झुन्डाएर हिँड्नु परको थियो धेरै समयसम्म तर एक दुई हप्तापछि हाम्रो गाउँको नै काकाले सन्दकपुर लाने प्लान गरेको थियो र मलाई जान चाहिँ धेरै मन थियो त्यसले गर्दा म हात भाँचिएकोले गर्दा त अब म रोकिइनँ अन्त हात भाँचिएको बेलामा नै म सन्दकपुर गएको थिएँ अनि पिक अपकोपछि बसेर चाहिँ जाँदाखेरि चाहिँ पछि सर्ट गर्नु झर्दाखेरि हातमा लागेर चाहिँ एकदमै दुखेको मलाई अहिलेसम्म याद छ किनभने त्यतिबेला एकदमै ठिहिऱ्याउने जाडोमा हात चाहिँ पिकअपको पछिपट्टिको उयसमा लाग्दाखेरि चाहिँ एकदमै दुखेको थियो तर पछि एकछिनमै जाती भइगयो अनि हामीले त्यहाँ सन्दकपुरमा सन्दकपुरमा गोएर एकदमै हिउँहरू धेरै कुराहरू खेल्यौँ खायौँ अनि घरबाटै खाना लगेको थियौँ अनि घर फर्केको थियौँ अनि अर्को याद एउटा छ जुनचाहिँ चाहिँ एकपल्ट हामी पाँच छजना मिलेर पिकनिक खेल्ने प्लान गरेको थियौँ पिकनिक खेल्ने प्लान गर्दाखेरि त्यही गाउँघर गाउँघरतिर घुमेर पैसा बटुलेको थियौँ आफ्नो पिकनिकको लागि अरू प अरू मान्छेहरूलाई डोनेसन भनेर पैसा मागेर हामी चाहिँ पिकनिक खेल्ने प्लान गरेको थियौँ अनि पछि आएर आलु भातहरू किनेर हामीले गरेको थियौँ तर आमा बाबाले चाल पाएर चाहिँ पैसाहरू फर्काउन लगायो अनि फर्काउन त फर्कायौँ अनि तर पछि आमा बाबाले नै आलु भात दालहरू बनाइदिम बनाइदियो अन्त आँगनमा बसेर चाहिँ कार्पेटमा बसेर हामी खानाहरू खायौँअनि यस्तै धेरै सुख दुखःको कुराहरू छ बाल्यकालबाट अनि त्यो कुराहरू नै मेरो मूलको सम्झनाहरू छन्